मैले एउटा ज्याकेट किनेको थिएँ त्यो ज्याकेट चाहिँ एकदम कम्फोर्टेबल लगाउनमा पनि राम्रो तातो अन्त त्यो ज्याकेट जुनै लुगाहरूसँग पनि फिट हुने अन्त अहिले फेस फेसनेबल ज्याकेट किनेको थिएँ त्यो चाहिँ एकदम राम्रो रहेछ अन्त त्यसको प्राइस पनि ठिकै रहेछ सस्तै रहेछ राम्रै रहेछ कलर पनि चुज गर्नु पाउने खालको राम्रो रहेछ मनपर्यो मलाई